हेलो कोरियर सर्भिस अफिस हो ए मेरो एउटा सानो ऊ यो थियो हौ इन्क्वाइरी गर्नु थियो कि यहाँ जलपाइगुडी डिस्ट्रिक्टदेखि यता आउट अफ स्टेट सिक्किम समान पठाउनु कति चार्ज होला हौ तपाईँको वेट त मेरो दस केजीभन्दा अलिक बेसी नै छ कति ऊ यो छ भन्नुहोस् त कति लाग्छ होला दस केजीलाई एउटा एप्रोक्सिमेट्ली त्यो भन्नुहोस् न म मान्छे पठाउँदा ऊ यो हुन्छ कि कोरियर गर्दा फाइदा हुन्छ त्यो हिसाब गरेर हेर्नु थियो कि अच्छा अलिकति बेसी केजी छ भने ऊ यो छ कन्सिडर हुँदैन अलिकति दाममा ए पर केजी एक सय हो भने त अनि त एक दस केजीको त एक हजार पऱ्यो त नि अलिकति यो ऊ यो छैन अलिकति कन्सिडर बेसी सामानको त अलिकति ऊ यो गरिदिनु मिलाइदिनुभएको भए हुन्थ्यो नि सामान चाहिँ मेरो अचारहरू छ हौ फुट्ने बत्तल पठाउदिनँ अचारको नि मज्जाले सिल्ड गरेर होइन सिल गरेर त्यहाँदेखि प्लास्टिकको ऱ्यापरले मज्जाले गरी त्यसको त्यो समानको लागि त तपाईँले ऊ यो नगरे पनि हुन्छ सुर्ता नगरे पनि हुन्छ कि तर ठिक टाइममा पो पुग्छ कि पुग्दैन कति दिन जस्तो लाग्छ होला होइन मलाई चाहिँ तिनचार दिनमा पु चाहिँ पुग्यो भने चाहिँ राम्रो हुन्थ्यो किनभने त्यो समानहरू चाहिँ त्यहाँदेखि फेरि बाहिर पठाउने नि त कि ए होइन म म के अरे केही ऊ यो भएन हो म के अरे इन्क्वाइरी फेरि त्यो सबै हिसाब गरेर एकपल्ट आउँछु नि ल तपाईँकोमा तपाईँ आज हुनुहुन्छ नि है अफिसमा म आउँछु नि त ल हुन्छ राखेँ त